हाम्रो क्षेत्रमा त खोई सिनेमा हलहरू पनि छैन यहाँनेर पहिला त पहिला त अब अगाडि अगाडि भिडियो हलहरू चाहिँ थियो अहिले त फिलिम हल सिनेमा हल केही यस्तो केही पनि छैन अब त्यही सिलिगुडीहरूतिर चाहिँ होला छ त्यतातिर अब हामी जानु पनि भ्याइँदैन गाई पालेको छ बाख्रा पालेको छ कुखुरा पालेको छ अब घरकै कामले घरमा बुढाबुढी भएको घर आफू निक्लेर हिँड्नु पनि पाइँदैन रहेछ अनि त एक्लै भएर पनि हो छोराछोरी बाहिर बाहिरै बस्छन् बाहिरै काम गर्छन् बाहिरै पढ्छन् बाहिरै कमाउँछन् अनि एक्लै छु घरमा अनि त त्यस्तो फिलिम हेर्नुओर्नु त्यस्तो कहीँ जानै भ्याउँदिनँ म त